हेलो मलाई त्यो हाइब्रिडको बिउहरूको विषयमा नि वर्तमान समयअनुसार चाहिँ राम्रो हुन्छ हाइब्रिडको सिडहरू त्यसै कारण जस्तो सब्जीहरू भयो कोपी गाजर भयो अनि भिन्डी भयो सिड त्यसरी नै मकैको पनि अन्नमा धान मकैको हाइब्रिड सिडहरूको विषयमा सोध्नु थियो तपाईँकोमा पो कतिको पाउँछ कि पाउँदैन होइन सब्जीहरू अच्छा त्यसो भने ठिकै छ हामी मलाई चाहिएको छ यो कहिलेसम्म चाहिँ उपलब्ध गराउँन सक्नुहुन्छ

त्यो जुन चाहिँ भेराइटी छ त्यो एकदम असलै हुन सक्छ कोही कोही बेला चाहिँ त्यो मकैको सिडहरू चाहिँ नउम्रिने पनि फेला पारिन्छ त्यसै कारणले यसमा चाहिँ तपईँले के गर्नुहुन्छ यदि उम्रिएन भने अच्छा हुन्छ म त्यसो भने आउनु पऱ्यो र त्यो सिड लिएर जानेछु हुन्छ धन्यवाद पुग्यो दुई मिनट पुग्यो